दार्जिलिङमा छ उपलब्ध क्षेत्रीहरूमा चाहिँ विशेष गरी चाहिँ लोकल क्याबहरू चाहिँ साह्रै सुविधा छ किनकि मान्छे लोकल क्याब आफ्नो गाडी किनेर होइन तेल्लाई भाडा भाडाहरू लगाएर आफ्नो फ्यामिली परिवारहरू पाल्नु सक्छ होइन मान्छेले रिजर्भ गरेर टाढा टाढा लोकल भाडा पनि हुन्छ त्यहाँ टाडा टाडा जानु सक्छन् जस्तो अब बस छ सरकारी बसहरूको सुविधा छ समय समयमा गाडीहरू पाइन्छ सु यात्रा गर्नु सुविधा त्यहाँको त्यहाँको निवासीहरूलाई होइन त्यसले गर्दा चाहिँ साह्रै सुविधा छ जस्तो अब रेलगाडी छ अब रेलगाडीमा अब त्यहाँकै निवासीहरूलाई जो पुरानो निवासीहरू छन् तिनीहरूले पनि साना तिना रेल रेलमा काम पाइरहेका छन् ठुला सानाहरूले पनि होइन सान्साना अब कम्ती पढेकाले नि पाइरहेको छ त्यसले गर्दा त्यो सुविधा चाहिँ साह्रै राम्रो छ दार्जिलिङ जिल्लामा चाहिँ होइन एजेन्सीहरू जस्तो ट्रान्सपोर्ट एजेन्सीहरू छ मान्छेले आफ्नो गाडीहरू भाडामा लिएर पनि त्यसरी आफ्नो परिवारहरू पालिरहेको छ